जस्तो कि अब बजारमा बनाएर राखेको रेडिमेड कपडाहरूभन्दा हातले बनाएर बुनेर राखेको कपडाहरू चाहिँ धेरै नै राम्रो हुन्छ किनभने बलियो हुन्छ आफ्नो हातले बनाएको भनेको हातले बनाएको हुन्छ जस्तो कि अब कपडाहरू पनि बनाउँछ जस्तो लुगा हरूमा अब लुङ्गीहरूदेखिको लिएर यो तानले बनाउने जत्ति पनि कपडाहरू हुन्छ हो त्यस्तोहरू चाहिँ एकदमै बलियो र एकदमै राम्रो टिकाउ हुन्छ त्यो चाहिँ र बजारमा राखेको चाहिँ अलिकति कमजोडी कपडाहरू हुनाले गर्दाखेरि चाहिँ हातले बनाएको घरेलु कपडाहरू हो त्यस्तो बुनेकोहरू तानले बुनेको जस्तो कि अब हातले नै बुनेको कति ता अब मसिनहरूले पनि बुनेको हुन्छ हो त्यस्तोहरू चाहिँ अब टिकाउले गर्दा राम्रो हुन्छ त्यस्तो चाहिँ र त्यस्तोहरू किन्नु चाहिँ धेरै मन पराउँछ मान्छेले बजारको भन्दा